हजुर वनभोजको लागि म आफ्नो परिवार या त साथीभाइहरू साथीभाइहरूसँग है जाँद जाने गर्छु र कहाँ जाने गर्छु भन्दाखेरि चाहिँ हाम्रो पश्चिम बङ्गाल जलपाइगडी जिल्लाको बाग्राकोट भन्ने गाउँमा है अब म बसोबास गर्छु है म त्यहीँको निवासी हो र हाम्रो माथि एउटा खोला पा लिस नदी भन्ने लिस खोला पर बगिरहन्छ त्यो लिस खोलापारि चाहिँ एउटा एउटा जङ्गल छ त्यहीँ अब हामी गएर है वनभोज अथवा पिक्निक है जाने गर्छौँ परिवारसँग जाने गर्छौँ अनि त्यो ठाउँ किन रचेको भन्दाखेरि चाहिँ अब है यस्तो यो हाम्रो गाउँमा है थुप्रो अब धेरै मान्छेहरू है बस्नुहुन्छ है थुप्रो मान्छेहरू बस्नुहुन्छ र भिडम्भिड है हल्लाचल्ला है एकदमै हल्लाहरू भइरहेको छ अनि त्यहाँ गएपछि आनन्द र शान्ति है जङ्गलमा अब शान्ति रुखपातहरू है एकदम राम्रो अब अक्सिजन एकदम राम्रो अक्सिजनहरू है वायुहरू एकदम राम्रो लिन पाउँछौँ अनि त्यहाँ गयो भने एकदमै मनबाट नै अब आनन्द भएर आउँछ है त्यहीँ भएर त्यो ठाउँ रचेको हो अनि तपाईँहरू पनि वनभोजको लागि जानुहोस् है फ्यामिलीसँगै इन्जोय गर्नुहोस् यही हो अनि त्यहाँ पुगेर खोलासम्मै के गर्छौँ भन्दाखेरि अब वनभोजमा गएपछि है अब खुल्ला समयमा अब त्यही हो गानाहरू बजाएर है गीतहरू बजाएर नाच्ने गाउने है नाच्ने गाउने है यता खाना बनाउनेहरू खाना पकाउने सबैसँग बसेर है एउटा हुन्छ नि अब मिठा गीत मिठो बातहरू है गफहरू है गफहरू गर्दै बस्दै है यस्तो मजा आउँछ र मलाई चाहिँ धेरै मनपर्छ यसरी है वनभोजहरू जानु घुम्न जानु है जङ्गलहरू है र तपाईँहरू पनि जानुहोस् इन्जोय गर्नुहोस् आफ्नो परिवारसँगै आफ्नो साथीसित साथीहरूसित साथीहरूसित है अनि एउटा केही नयाँ कुराहरूको वनभोज गर्दाखेरि है एउटा नयाँ एक्सपिरियन्स है तपाईँहरूले पनि पाउनु सक्नुहुन्छ र यति भन्दै मेरो मेरो बातलाई मेरो यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद